कालिम्पोङमा त थुप्रै स्कुलहरू छ हौ बहिनी प्राइभेट गर्मेन्ट स्कुलहरू छ अगस्टिन छ फिलोमिना छ गर्ल्स स्कुल छ एसयुएमआई कुम्दिनी प्रणामी अब यस्तै स्कुलहरू छ जुबली स्कुल अरू पनि छ प्राइभेट स्कुलहरू थुप्रै नै स्कुलहरू छ हौ बहिनी कालिम्पोङमा त